हलो विनय के भन्छ अघि म तिम्रो गाडीमा आएको थिएँ मेरो पर्स छोडेछु तिम्रै गाडीमा तिमी त उता गयौ अब तिमीलाई पर्खिनु पनि ढिलो हुन्छ होला फेरि बजार जाँदाखेरि चाहिँ यता आउँदा म तिमीलाई पर्खिरहेको हुन्छु मेरो त्यो अरू पेसेन्जरहरू नचढिकनै मेरो पर्स चाहिँ टिपेर राखी हाल्देऊ ल त्यहाँ मेरो पैसाहरू पनि छ अन्त यता ल्याइदेऊ म पर्खिरहेको हुन्छु बाटोमा अन्त ल्याइदेऊ न ल म तिमीलाई कल गर्छु नि त्यहाँ मेरो फेरि इम्पोर्टेन्ट एटिएम कार्डहरू पनि छ मोबाइल पनि छ हो फेरि अरूहरूले उयो गर्ला त्यही भएर चाहिँ तिमीले उयो देख्नेबितिक्कै राखिदिइहाल ल अरूहरू नचढिकन म पर्खिरहेको हुन्छु धन्न तिम्रै गाडीमा आएछु र चाहिँ मलाई सजिलो भयो अरूहरूको गाडीमा आएको भए त मलाई साह्रो पर्थ्यो त्यही भएर चाहिँ मलाई सज तिमीलाई नै अब सजिलो लागेर भए सजिलो लाग्यो अन्त ल्याइदेऊ न ल म यहाँ भण्डारी मामाको दोकान अगाडि पर्खिरहेको हुन्छु ल ल्याइदेऊ नरिसाइकन ल्याइदेऊ न म पर्खिरहेको हुन्छु